एम्बुलेन्सको खराबले गर्दा अब गाउँठाउँमा भएका बिमारीहरूलाई समयमा अस्पताल पुऱ्याउन सकिँदैन बिमारीले समयमा उपचार पाउन सक्तैन बिमारीको बाटोघाटोमै मृत्यु हुनसक्छ कति आमा डेलिभेरी हुन टाइममा पाउँदैनन् नानीहरूको अवस्था राम्रोसँग हुँदैन बाटोमा नानी डेलिभेरी ए हुनुसक्छ एम्बुलेन्स खराब भयो भने एम्बुलेन्सलाई चाहिँ हामीले राम्रोसँगले राख्नुपर्छ